भाइ अहिले नक्सल खुनिया भएर सिलगढी जाने बाटो त बन्द छ त्यसै भएर अहिले हामी मेटली भएर जाँदैछौँ अन्त मेटली भएर सिलगढी पुग्ने पुग्नु चाहिँ अब कति समय लाग्छ हौ